हेलो भाइ त्यो होइन हौ मैले त्यो तपाईँले पैसा पठाइदिन्छु भनेर खै पठाइदिनु भएन रहेछ त अन्त अच्छा अच्छा अच्छा अहिले कति एक ढाकी भए पुग्छ होइन अहिले त्यो त हो नि होइन टमाटर त राम्रो छ यो पालिको पनि हेर्नुहोस् न तपाईँले टमाटर नासिकको टमाटर हौ त्यो नासिकको टमाटर राम्रो छ त्यो टमाटर हजुर ठिकै छ नि त म पठाइदिउँला नि त अहिले अहिले झन्डै बाह्र बजी उतै पठाइदिँदा कस्तो हुन्छ एक एक बजेतिर पठाइदिन्छु हजुर ए हुन्छ त्यो हजुर भइहाल्छ नि त एक काम गर्छु नि त एक ढाकी चाहिँ पठाइदिउँला नि त बुझ्नु भयो कि चाहिँ

हेर्नु त पर्दैन नि तपाईँले राम्रै छ सामान त एकदम ओके छ तपाईँको हेर्ने कामै छैन तपाईँको सामानको केही हिसाबहरू नभए चिन्ता नगर्नुहोस् न होइन होइन मैले हेरेको छु एकदम फ्रेस छ एकदम तपाईँ हेर्नुहोस् न तपाईँ के निर्धक्कले तपाईँले खोल्नु सक्नुहुन्छ क्या बुझ्नुभयो अँ हुन्छ

आँ क्यासै गर्नुहोस् हौ के को अनलाइन सनलाइन हौ बेकारमा बेकारमा बुझ्नुभयो त त्यो भाइलाई पठाइदिनुहोस् न भइहाल्छ त्यो कान्छालाई

सामान ठिक लाग्यो त्यो तपाईँलाई